हाम्रो गाउँमा चाहिँ अब देवीपुजा संसारी पुजा गर्छ हो अब देवी पुजा गर्दाखेरि चाहिँ कसैले भोग बली गर्छ भने कसैले दुधहरू लड्डु मिठाइहरूले गर्छ अब देवीलाई चाहिँ देवी पुजा गर्दाखेरि चाहिँ अब लड्डु मिठाइहरू ले गर्दाखेरि बाउनहरू लगाएर गर्छ होइन त्यसरी नै अब संसारी पुजा चाहिँ त्यस्तै भोग बली गरेरै गर्छ कतिले कतिले अब त्यस्तै बाहुनहरू लगाएरै गर्छ